हेलो नमस्ते गुरुमा तपाईँ रुबिना गुरूआमा बोल्नुभएको हो ए म चाहिँ निकिताको आमा बोलेको कि ए मेरो छोरी अहिले आलिक बिमार छ कि अन्त त्यसैकारणले गर्दा ऊ अब पन्ध्र दिन जस्तो स्कुल आउनु सक्दैन हो अन्त उस ए ऊ बिमार भएको छ उसलाई ज्वरो मार्गी खोकी पुरा लागेको छ कि अन्त हस्पिटलमा एड्मिट भइरहेको छ नि त अन्त त्यही कारणले गर्दाखेरि चह्ही ऊ अब पन्ध्र दिन जस्तो आझै नै एड्मिट हुन्छ होला त्यही कारणले गर्दा ऊ आउनु सक्दैन कि अब तपाईँले त्यो मिलाइ दिनुहोस् न स्कुलमा हजुर हजुर

प्रिन्सिपललाई तर के भन्छ त्यहाँबाट ऊ यो आएन र चाहिँ अन्त मैले तपाईँलाई नै फोन गरेको नि तपाईँ किनभने तपाईँ क्लास टिचर हो भनेर नि हजुर ए हजुर ऊ बिमार भएर चाहिँ अहिले आउनु पाएको छैन त्यो भएर चाहिँ अब क्लासहरू पनि कति मिस भयो अब तपाईँले अब क्लासमा पढाएकोहरू पनि अब व्हाट्सएप्पको थ्रुबट के पढाउँदैछ कस्तो पढाउँदैछ कम्ती कम्तीमा पठाइदिनु सक्नुहुन्छ हजुर ए हुन्छ हुन्छ नानी अब आलिक पन्ध्र दिन जस्तो बाद चाहिँ म नानीलाई मै लिएर आउँछु त्यतिखेर मेडिकल सर्टिफिकेट पनि लिएर आउँछु हो अन्त त्यति बेला नै ऊ यो मिल्छ नि है ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद गुरुआमा